मलाई सरकारको योजना र पहलका बारेमा भन्नु पर्दा चाहिँ अब सरकारले अहिले त धेरै किसिमको सुविधाहरू दिएको छ अब सरकारले गर्मेन्ट हस्पिटलहरू त पहिलादेखि थिदैँ नै थियो तर अहिले गाउँ घरको मानिसहरूलाई टाडा टाडोको बस्तीको मानिसहरूलाई असुविधा नहोस् भनेर आशाको दिदी बहिनीहरू राखिदिएर तिनीहरूलाई आफ्नो आफ्नो जग्गामा भिजिटमा पठाएर स्वास्थ्यको बारेमा खोजी निन्दा गरेर को बिमारी छ को कस्तो छ हाल खबरहरू लिएर उनीहरूको जाँच उपचार गर्ने एउटा सेन्टर पनि खोलिदिएको छ त्यसरी नै नानीहरूको बारेमा सानो सानो नानीहरूको बारेमा भन्नु पर्दा आइसीडीएसमा त्यस्तै दिदी बहिनीहरूले काम गरेर नानीहरूको इन्जेक्सनको बारेमा नानीहरूलाई खानापिना कस्तो दिनु पर्छ कसरी याद गर्नु पर्छ नानीको खानाको डाइटहरू कस्तो हुन्छ त्यो सबै आइसिडिएसले गर्ने गर्छ यसरी नै अब यस्तो सुविधा त सरकारले धेरै नै दिएको छ र पनि अब यो सुविधाजन गाउँ घरका जो मिडल क्लास ओर गरिब दुःखीका मानिसहरू हुन्छ उनीहरूले चाहिँ धेरै नै प्राप्त गरेको जस्तो लाग्छ किनभने अब धनी धनी मानिसहरूले त उनीहरूले त गर्मे गर्मेन हस्पिटलमा नगरेर प्राइभेट हस्पिटलतिर पैसाहरू तिरेर पनि गरिहाल्छ तर गरिब दुःखीको मानिसहरूले त त्यो सब गर्न सक्दैन उनीहरूकोमा त्यत्रो पैसा रुपियाँ पनि हुँदैन त्यही कारण यो आइसिडिएस आशाका सबै सुविधाहरूजन गरिब दुःखी मानिसले नै गरेको जस्तो मलाई लाग्छ